सञ्जय के गर्दैछौँ के सुनन के एकछिन तिम्रोमा फुर्सत छ एकछिन आऊ जाउँ घुम्दै ऊ वहाँ परसम्म जाउँ व यसो वर्कसकमा जाउँ न म म त यिनै त्यो बरगाछमा छु हौ सु सुनन हिजो म नि भाइ ए वहाँ वहाँ के अरे सुकुना जानुपर्यो ट्रेनमा भनेर भनेको थिएँ कि ए त्यो प्यासेन्जर छ नि प्यासेन्जरको त्यो भिड देखेर मलाई बाफ्रे यस्तो वाक्क लाग्यो यस्तो दिक्क लाग्यो न बस्ने ठाउँ न केही हो यति मान्छे खाँदाखाँद त्यो ठुसाठुस हो न बुढोहरूलाई कसैले जग्गा छोड्छ न कहिले के त्यो गर्छ कसैको मानसम्मान छैन खाँदेको छ छ हो यहाँ रेलहरूको क्या अरे एकदमै अभाव छ जस्तो मलाई लाग्यो तिमीले तिमी के भन्छौ यसबारेमा भन त भाइ होइन सुनन के अरे यहाँ तिमी तिमी हामी सबै मिलेर नि यो ट्रेनको बारेमा एउटा कुरा गर्नुपर्छ जस्तो मलाई लाग्यो कि के भने यो जुन सिलगढी जान्छ बिहान एउटा नौ बजी आउँछ प्यासेन्जर होइन यो यो त ठिकै छ एउटा टाइमिङ ठिकै छ दस बजी पनि डेमो आउँछ त्यो चाहिँ अब चेङ्डाबन्दाको अलिक अल्पसङ्ख्यक मान्छेहरूको निम्ति खोलिएको यो ट्रेन हो त्यसको भाडा पनि दसै रुपियाँ छ यहाँबाट सिलगढीसम्म तर यहाँ यहाँबाट चाहिँ हामीले उता पूर्वतिर डुवर्सतिर जानुपर्यो भने जुन यो एउटा ट्रेनको टाइम छ नि बिहानको पख उयस एकदमै यो चाहिँ प पउने छ बजी आउँछ उताबाट त्योपछि चाहिँ एउटा उता पूर्वतिर जाने कुनै ट्रेनै छैन हौ भाइ अँ अहिले मौसमको त अब ठन्डै मौसम छ कि ठन्डा भनेको पनि अब यो चेन्ज भइबस्छ ग्लोबल वर्मिङले गर्दा यो मौसमको कुनै उयो छैन कहिले घाम लाग्छ कहिले यो मौसमले कुन दिन मान्छेलाई यसो झुकाउँछ ठुलै प्रलय ल्यउँछ जस्तो छ याँको मौसममा पनि धेरै अहिले भाइरल फिभरहरू एउटा धुलो उड्ने भाइरल फिभर घाम लाग्ने बेलामा जाडो हुने जाडो हुने बेलामा घाम लाग्ने एउटा ठन्डाको कुनै निश्चित कुनै समय सीमा छैन त्यसले गर्दाखेरि अब यो बिहानबिहानै उठेर कठ्याङ्ग्रो जाडोमा कक्रिएर त रेलको यात्रा गर्नु पनि त्यही कारण अब अप्ठ्यारो भएको हुनाले बिहानबिहानै रेलको जुन टाइम छ नि यो एउटा जुन साँढे छ बजी पूर्व डुवर्सतिर जाने यो चाहिँ एकदमै नभएर यसको बद्ली फिक्स नौ बजी साढे नौ बजी चाहिँ राखिएको भए सबैको निम्ति यो एकदम उचित समय हुन्थ्यो कि जस्तो लागेको थियो कि यसबारेमा अलिक कुरा चलाउनुपर्छ होलाउ हामी सबै मिलेर तिमी तिमी हा तिमी हामी मिलेर योबारेमा चाहिँ यहाँ एउटा स्टेसनमा गएर रेलवे विभागमा रेलवे अधिकारीहरूमा गएर ट्रेनको दूरगामी ट्रेनहरू पनि यहाँ रोकिँदैन अनि त्यसबारेमा पनि अलिक लोकल ट्रेनहरूको पनि फेसिलिटी यहाँका मानिसहरूलाई दियाजाओस् भनी तिमी हामी मिलेर चाहिँ अलिकति आवेदन गर्नुपर्छ जस्तो लाग्दैछ हौ भाइ के भन्छौ तिमी